हामी माछा मार्नु जाँदा चाहिँ अब एक हफ्ता अगाडि नै साथी भाइहरूसित सबै सल्लाह गर्छौँ हो अब सल्लाह गरेर अब त्यस्तै दस बाह्रजनाको ग्रुप बनाउछौँ के के लाने खाना चिया दिउँसो भोक लाग्छ माछा मार्दाखेरि खाजाहरू चामलहरू दोकानबाट लान्छौँ अन्त माछा त भइहाल्छ खोलामा तर प्याज तेलहरू भयो यो भाँडा कुँडा भयो त्यो कसकोबाट बोक्ने के बोक्ने सल्लाह गर्छौँ अन्त अब कुन दिन जाने कति बजी जाने हामी एउटा फोन मार्फत है फोन गरेर सबैलाई बोलाउँछौँ र यति बजी जौँ भनेर निस्कन्छौँ प्रायः प्रायः हामी दिउँसो दस बजीको लगभगमा हामी खोलातिर लाग्छौँ किनभने विन्टर गयौँ भने हामी प्रायः विन्टर सिजनमा जान्छुौँ सुक्खा महिनातिर र त्यति बेला चाहिँ हामी दस बजी जान्छौँ किनकि दिउँसो दस बजीतिर गयौँ भने चाहिँ हामी दस बजीदेखि दुई तिन बजीसम्म चाहिँ घाम घमाइलो तातो न्यानो हुँदाखेरि खोलामा पस्नु सकिन्छ र त्यति बेला चाहिँ जानुको लागि हामी दस बजी नै समय चाहिँ प्रायः निर्धारित गर्छौँ निर्धारित गर्छौँ र हामी साथी भाइहरू सबै मिलेर जान्छौँ अब अन्त त्यहाँदेखि हामी मिलाएर चाहिँ माछा मार्नु चाहिँ कहिले दुवालीहरू थुन्ने कस्तो पाराले थुन्नु पर्ने तल गएर के के चाहिन्छ अब झम्पल रम्बा भयो कोदालो कोदाली फरुवा भयो अन्त पानी कागजहरू के केहरू लान्छौँ अब नभए युपिएसहरूले के मार्नु पर्यो भने चाहिँ दुई तिनजना मात्र जान्छौँ युपिएसले मार्यो सानो यसो छेउ छाउतिर भङ्गालोतिर पक्र्यो त्यसरी गर्छौँ हामी र त्यस्तो त्यस्तो अब डेली त हामी खेल्दुनँ यसो टाइम पासको लागि कोही कोही बेला चाहिँ खेल्ने गर्छौँ